भारतमा भन्नुपर्दा अब थुप्रो आफ थुप्रो प्रकारको धर्महरू छ जस्तै हिन्दू बुद्धिस्ट क्रिस्चियन सिख मुस्लिम त्यस्तोहरू भयो आफआफ्नो धर्मको आफआफ्नो भूमिकाहरू छ है अब हिन्दूको आफ्नै छ मुस्लिमको आफ्नै छ बुद्धिस्टको आफ्नै छ

बुद्धिस्ट अब त्यस्तोहरू भयो है आफआफ्नो छ आफआफ्नो भूमिकाहरू निभाउँछ अनि त्यहाँदेखि अब भन्नुपर्दा धर्मले गर्दा चाहिँ अब होइन धेरै प्रकारकोहरू अब लडाइँहरू पनि अब भइरहेको छ युद्धहरू अब होइन त्यही झगडाहरू भइबस्छ धर्मले गर्दा त्यो त्यही धर्मलाई अब एक त हामी अब सबै अब सबै धर्महरू एक भएर अब अब एउटै सोच्यो अब होइन एउटै मेन्टालिटी एउटै अब मन दिमागले सोच्यो भने अब होइन धर्म अब कुनै आफआफ्नो फाल्टो धर्म होइन सबै एउटै हो होइन त्यो हामीले बुझ्ने उयो गर्ने मात्रै अब फाल्टो फाल्टो हुन्छ तर अब त्यही हो अब सबै धर्मकोले एउटै सोच्नुपऱ्यो सबै होइन सबै अब धर्म जति मान्छे त मान्छे हो एउटै सोच्नुपऱ्यो त्यसै सोच्यो भने चाहिँ एकता हुन्छ होइन त्यही अब त्यो फाल्टो फाल्टो सोच्यो भने चाहिँ अब त्यही झगडाहरू हुन्छ त्यस्तो त्यस्तो चाहिँ सोच्नुभएन